मैले फ्लिपकार्टबाट नि कुर्ती मगाएको थिएँ हो हुन चाहिँ राम्रो आएछ जस्तो कलर सोचेको त्यस्तै एकदम साइजको हो फिटिङ एकदम मटेरियल्स पनि एकदमै राम्रो छ हो अन्त के भन्छ जुन चाहिँ सधैँ अब भाइ छ उसलाई यहाँनिर घरको एड्रेसतिर ल्याइदेऊ ल भनेर भनेको थिएँ हो घरमै ल्याइदिएछ हो एकदम टाइममा टाइममा आयो एकदम राम्रो छ कपडाहरू पनि एकदम राम्रो छ